जलपाईगुडी जिल्लामा उपलब्ध यातायात विकल्पहरूमा चाहिँ अब तपाईँ थुप्रै कुराहरू छ तर अब टा टाढो ट्राभेल गर्नुको लागि तपाईँको स्टेट ए स्टेट बसहरू छ कतिवटा लाइनको गाडीहरू हुन्छ र अब ला अब हामीलाई यस्तै लोकलमा छेउछाउमा जानुको लागि पनि अटो टोटो यस्तो थुप्रै कुराहरू छ र यति मात्र नभएर यस्तो कुराहरूले गर्दा कतिवटा हाम्रो जग्गाको हाम्रो ठाउँको मानिसहरूलाई पे पेट पाल्नको लागि पनि सहयोग पुगिरहेको छ र कतिवटा जग्गा यस्तो पनि छ जहाँनिर त्यति सारो यो यातायातको लागि सजिलो छैन तरै पनि गाडीहरू त्यहाँबाट पनि कुदिबस्छ र उनीहरूलाई पनि त्यति सारो गारो चाहिँ छैन यति नै हो